अब यो शिक्षाले कसरी कतिपय सांस्कृतिक परम्परालाई प्रभावित गर्यो भन्ने कुरोमा चाहिँ अब मलाई लाग्छ है शिक्षा भन्ने कुरो त अब हरेक मान्छेमा हुने कुरै हो शिक्षा शिक्षाले चाहिँ अब सांस्कृतिक परम्पराहरूलाई जस्तै अब हाम्रो परम्पराहरूलाई चाहिँ एकदमै अब लत्याएर लगेको जस्तो एउटा स्थितिहरू र अब यसमा हाम्रो अब सांस्कृतिक परम्पराहरू अब पर्दापण हुन नसकिरहेको र अब कसरी प्रभाव पार्दैछ भन्ने कुरो चाहिँ अब के भनेदेखि अब हाम्रो चाहिँ अब समाजहरू नै अब अहिले प्रायः प्रायः फेसन वेस्टर्न कल्चरहरूतिर नै जस्तो अब शिक्षा लिइसकेपछि अहिले अङ्ग्रेजी शिक्षा हासिल गर्न सक् थालिसके सकेपछि अब विभिन्न धर्महरू पालन गरेर आफ्नो धर्म छोडेर अरूको धर्महरू पालन गर्ने सँगसँगै र त्यसले चाहिँ अब हाम्रो सांस्कृतिक परम्पराहरूलाई चाहिँ एकदमै प्रभाव पारेको मलाई चाहिँ अनुभव भएको छ